मलाई आफ्नो बगैँचामा मैले रोपेको विरुवाहरू रुखहरू फुलेको देख्दा एकदम राम्रो लाग्छ र हृदयभित्रबाट नै एकदम खुसी लाग्छ आनन्द लाग्छ होइन आफूले रोपेको फुल वा विरुवाहरू फुलेको देख्दा सबैलाई नै राम्रो लाग्छ र फुलहरू देख्दा त झन् कसको मन पो पिग्लँदैन र है र एकदम घरको घरलाई पनि एकदम उज्यालो पार्दछ फुल विरुवाहरूले र जसरी आँगनभरि सयपत्री ढकमक्क फुल्दा एकदम राम्रो एकदम आनन्द लाग्छ र त्यसरी नै रोस अथवा गुलाबहरू फुल्दाखेरि एकदम राम्रो लाग्छ है र मलाई चाहिँ प्लान्ट्सहरू र मैले रोपेको फुलहरू अथवा फुलहरू देख्दाखेरि मलाई एकदम राम्रो लाग्छ एकदम आनन्द लाग्छ होइन एकदम खुसी पनि लाग्दछ आफूले त्यस्तो परिश्रम गरेर रोपेको फुलहरू त्यसरी फुल्दाखेरि एकदम आफूलाई एकदम भित्रबाट हृदयभित्रबाट एकदम एकदम एकदम खुसी लाग्दछ